मलाई रुची लाग्ने र राम्रो लाग्ने चाहिँ यो के अरे महाभारत के अरे किताब चाहिँ राम्रो लाग्थ्यो अनि त्यसमा चाहिँ अब भानुभक्तजीले चाहिँ यो नेपालीबाट उल्था गरेर नेपाली ग्रन्थबाट चाहिँ लेखेको हुनाले राम्ररी पढ्नु सकिन्थ्यो र बुझिन्थ्यो अनि रामायणबाट चाहिँ मैले धैरै कुराहरू बुझेँ कस्तो कुरा भनेदेखि अब राम लक्षुमानहरू चाहिँ अब यसरी बनवास गएको अनि सितालाई त्यसरी छोडेको त्यसको बादमा फेरि कौरवहरू पाँच पाण्डवहरूले महाभारतमा कसरी युद्ध गरे कसरी चाहिँ उनीहरू के अरे दाजु भाइहरू विभाजन भयो कसरी चाहिँ युद्ध भयो भनेर चाहिँ ग्रन्थहरू पढ्दाखेरि चाहिँ मैले त्योबाट पनि अलिकति शिक्षा पायो जेठी कान्छीको छोरा छोरीहरू चाहिँ कस्तो हुँदो रहेछ भन्ने चाहिँ त्यहाँबाट मैले चाहिँ बुझेँ जेठीको छोरा र कान्छीको छोरामा हुनु त पिताजी त एउटै हुन्छ तर आमाहरू दुईवटा भएकोले हुँदाखेरि दुईटा वंश हुँदो रहेछ दुईवटा वंश हुनाले दुईतिर हुँदो रहेछ उनारू कहले पनि कदापि पनि नमिल्दो रहेछ पहिला अब सत्य युगमै भगवानको पालादेखि त्यस्तो भएर आएको रहेछ अहिले कलियुगमा पनि अहिले कलियुग भन्छ अहिले पनि मैले कति ठाउँ ठाउँमा देखेको छु जेठी कान्छीको छोरा छोरी चाहिँ नमिल्दै रहेछ त्यही त मैले ए अलिकति मैले ज्ञान पाएँ